ए बैनी तपाईँले तपाईँले मलाई भोलि म बाहिर जाऔँ दा दार्जिलिङ जाऔँ भनेको हो तपाईँले मलाई गाडीहरू दिनुहुन्छ गाडीहरू घुमाउ घुमाउनु सक्नुहुन्छ ए अनि त म त हजुर दार्जिलिङतिर गएर अब कहाँ कहाँ ऊ यो छ राम्रो राम्रो घुम्ने जग्गाहरू त्यहाँ जान्छु हो त्यहाँ गएर मलाई राम्रो खाल्के गाडी हेरिदिनुहोस् न राम्रो राम्रो गाडीहरू भन्दिनुहोस् ए अँ गाइड गरिदिनुहोस् न हामीलाई तपाईँले कहाँ कहाँ चिनेको छ हो के के कहाँ कहाँ लानुपर्छ मलाई भन्नुहोस् न जग्गाको नामहरू राम्रो छ होला नि है हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ जाऔँ न बैनी ल भोलि म तपाईँलाई भेट्छु ल हुन्छ हजुर हजुर हजुर ठिकै आठ साढे आठ नौभित्रमा आइपुग्छु नि ल पक्का आउँछु पक्का आउँछु हुन्छ बैनी हामी फ्यामिली छ न अब छ भने त तिमीहरू सात आठ नौजना हुन्छ होला बैनी ठिकै छ त्यसरी जानु टाइम लाग्छ नि त ल बैनी हुन्छ भोलि जाऔँ न ल बैनी हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु हुन्छ